र हाम्रो यो है रजस्वला भन्छ र यसमा चाहिँ हाम्रो केही छैन त्यस्तो रोकटोकहरू र हाम्रो स्त्रीहरूलाई त्यो भएको बेलामा चाहिँ पूजाआजा है यस्तो उयेसमा चाहिँ रोकटोक हुन्छ र हाम्रो पहिला पुर्खाहरूको समयमा एउटा गोठमा राख्ने चलन त्यो पर्व थियो हरे भनेर एउटा सुन्नुमा आएको र हामीसम्म आउँदाखेरि यो रोकटोक भन्ने है यस्तो भेदभाव भन्ने छैन र यसमा भेदभाव भनेको नै एउटा पूजा अर्चनातिर चाहिँ छ है र अहिले यो समयमा पनि हामीले त्यो पालन गर्न थाल्यो भने त अचम्मै नै हुन्छ र हामीलाई चाहिँ लाग्छ त्यति बेला चाहिँ बरु सुपहरू दिएर है उनीहरूलाई तङ्ग्रने एउटा पुष्टकारी एउटा खानाहरू दिएर नै राख्नुपर्छ जस्तो लाग्छ